एउटा इम्पोर्टेन गाईबस्तु जीवजन्तु पालेर उन्नतिको लक्षण हेर्दाखेरि चाहिँ लक्ष्य हेर्दाखेरि चाहिँ एक नम्बरमा चाहिँ आउँछ गाई गाईबस्तु है त्यसलाई पालिन्छ त्यसलाई स्याहार सुसार गरेर बढाएर हुर्काएर दुध ब्याउने बनाएर दुध दुहेर त्यसबाट हामीले धेरै कुरोहरूबाट आमदामी गर्न सकिन्छ जसमा कि दुध दुहुने दिने गाई धेरै दुध दिने गाईलाई हामीले स्याहार सुसार राम्रोसँगले गर्नसक्यो भने त्यसबाट धेरै उन्नति हुन्छ त्यसलाई दुध बेचेर र मोही पारेर घिउ बनाएर छुर्पी बनाएर बेचेर त्यसलाई त्यसबाट हामीले आमदानी गर्नसक्छौँ र एउटा कुरो दोस्रो कुरो हामीले कुखुराहरूबाट पनि धेरै उन्नति गर्नसक्छौँ गाईलाई गोठमा पालिन्छ भने कुखुरालाई चाहिँ खोर बनाएर पालिन्छ खोर बनाएर कुखुरालाई पालेर हामीले स्याहार सुसार राम्रोसँगले गर्नसक्यो भने त्यसबाट पनि धेरै उन्नति हुन्छ जसमा कि एउटा कुखुरा एक केजी बराबर जस्तै तिन सौ रुपियाँ चार सौ रुपियाँ केजी जान्छ भने अब चार सौ पाँच सौ बनाउँदाखेरि धेरै नै उन्नति भइहाल्छ त्यसबाट पनि धेरै नै उन्नति हुन्छ जस्तै हामीले अहिले लोकल कुखुराहरूबाट भयो ब्रोयलरहरूबाट पनि धेरै उन्नतिहरू पाउनसक्छौँ ब्रोयलरहरू पालेर सुँगुरहरूबाट पनि धेरै नै उन्नति छ सुँगुरहरू खोर बनाएर पालिन्छ सुँगुरलाई पनि अब त्यसलाई स्याहार सुसार गरेर राम्रोसँगले स्याहार्नु सक्यो भने त्यसबाट पनि धेरै नै उन्नति छ त्यसलाई पनि राम्रोसँगले फा भइदियो बढिदियो र स्याहार सुसार पुग्यो भने त्यसले पनि धेरै नै उन्नति दिनेगर्छ हरेक जन्तुबाट हामीले धेरै नै उन्नति पाउने गर्छौँ तर स्याहार सुसार गर्न सक्नुपर्यो र स्याहार सुसार गर्नु सक्नुपर्छ र हामीले उनीहरूले खाने पशुहरूमध्ये ति तिनीहरू खाने खाद्यान्नको कुरोमा पनि ध्यान दिनुपर्छ र कुन समयमा कुन चिज दिनुपर्छ तिनीहरूलाई कुन समयमा कुन चिज दिनुपर्छ कुन खाद्यान्न दिनुपर्छ त्यसमा पनि हामीले ध्यान दिन जरुरी छ गाईबस्तुलाई हो भने घाँस टाइम टेबल घाँस दिनु सक्नुपर्यो र दानापानी पनि मिलाउन सक्नुपर्छ त्यसलाई अमर बिमारमा डक्टरी इन्चार्जहरू पनि गर्दै चार्जहरू पनि गर्दै गर्नु सक सक्नुपर्छ त्यसले गर्दाखेरि गाईबाट एकदमै उन्नति हुने चाहिँ गाईबाट नै देखिन्छ र हामीले उन्नति पाउने चाहिँ पशुपालन सबैबाट नै पाइन्छ र भेडाबाख्राहरूबाट पनि धेरै नै उन्नति छ तर त्यसलाई हामीले स्याहार सुसार गर्न सक्नुपर्छ त्यसलाई आफ्नै तरिकाले गर्नुपर्छ बाख्राबाट पनि हामी धेरै नै उन्नति पाउने गर्छौँ र त्यसलाई पनि अब सुक्खा खुस सुक्खा ठाउँमा राख्नुपर्छ खोरै चाहिन्छ बाख्रालाई पनि कुखुरालाई पनि खोरै चाहिन्छ भने बाख्रालाई पनि खोरै चाहिन्छ भेडालाई पनि खोरै चाहिन्छ भेडालाई जस्तै बाख्रालाई जस्तै भेडालाई पनि त्यति नै स्याहार सुसार गर्नुपर्छ बराबरै र हामीले इक्जाम्पल दिनपर्दाखेरि बाख्राबाट चाहिँ खसी बाख्राबाट खसी बनाएर खसीबाट धेरै नै उन्नति पाउन सक्छौँ